हेलो ए के गर्दैछौ स्मृति साथी ए तिमीहरूकोतिर कतिको पानी पर्दैछ हौ अहिले ए अनि सबै नानीहरू ठिकै छ बहुत दिनको बादमा पो याद गऱ्यौ त हौ साथीलाई त अन्त

भन त के कुरा हौ त्यस्तो आहा बा त्यो कुरा त मलाई त्यो कुरा त मलाई अन्त स्मृतिले यसो भन्दैथियो भनेर त्यो तलको ज्ञानशून्य बाजेले पनि भन्दैथियो त ज्ञानशून्य ज्ञानशून्य बाजे पनि तम्सिरहेको छ हामीसित जानुको लागि छक्कै परेँ म त होइन हौ त्यो त्यो तिम्रो त्यो बन्दना साथीलाई पनि तिमीले भनेको रहेछौ नि दिउँसो कि अँ सूरज साथीलाई पनि भन्छु भनेर कि अन्त त्यो तलको त्यसकै छेउको एउटा बुढो बुढो परेको छ कि ज्ञानशून्य बाजे भन्ने म पनि जान्छु कि जान्छु भन्दैथियो अरे अन्त जाने हो पक्कै उसो भए मिलाउनु पऱ्यो नि ड्राई पिक्निक जाने कि अँ गाडी भाडा पनि मिलेर गर्नुपऱ्यो हो म त माथि ट्यान्डुङ डाँडा पो जाउँ भनेर सम्झिरहेको थिएँ हौ होइन त्यो ट्यान्डुङ डाँडामा चाहिँ सुँगुरको मासुहरू चाहिँ स्याक सुकुटी पारेर बेच्छ अरे नि त स्याक्पा पारेर बेच्छ अरे कि ल त्यो साथी साथीहरू त मेरो साथी पनि छ नि तिन चारजना जस्तो कि तम्सिरहेको छ हो अन्त त्यो विचरा तलको बुढो मान्छेलाई पनि लगिदिउँ अब कति दिन होला हो बिहानै तिमीले तल ए हो त त्यो मन्सोङको मिरा शेर्पा थियो कि झन्डै छैन नि हौ त्यो त्यसै होइन त्यस्तो केही पनि होइन हौ भन्दा साथी साथी भन्छ भनिहाल्छु होइन त्यो साथी साथी हो त्यस्तो मान्छेले नबुझ्दा मात्रै त्यस्तो सम्झेको कि तर विचरा के भन्नु अब त्यस्तो कुरा नेगेटिभ सम्झिहाल्छ मान्छेले अन्त खै कति तारिक जानु त अन्त भन त साँच्ची हो फिक्स गर्ने हो म ल ल ल म भोलि तिमीलाई कल गर्छु नि म अहिले कल घुमाइहाल्छु साथीहरूलाई पनि उसो भए ल ल ल ल ल ल